पानी चाहिँ हाम्रो अब यसरी सोर्सबाटै आउँछ त्यसरी अब डाइरेक्ट उम्रेको पानी भनौँ न होइन माथि अब हामी घरबाट चाहिँ झन्डै त्यस्तै दस मिनटहरू लाग्छ जान अब बर्खामा चाहिँ पानी एकदमै सोर्स राम्रै छ मजाले नै आउँछ तर अलिकति अब यो चैत बैशाख भयो है यसो हिउँदो लागेपछि चाहिँ पानीको सोर्स अलिकति कम्ती हुन्छ तर पनि अब यसो खानुओर्नु यसो लुगासुगा धुन चाहिँ पुग्छ अब ठिकैको छ भनौँ न त्यति नै हो अब